मैले स्विगी एपमा खाना मगाएको थिएँ खाना मगाउँदाखेरि पैसा आफै काटिने एप प्रयोग गरेको थिएँ तर त्यसलाई अब म रद्द गर्न चाहन्छु